ताजमहल होइन ताजमहल मुम् शाहजहाँले मुमताजको लागि बनाइदिएको उसले सह्रै लभ गर्थ्यो हरे होइन त्यसपछि हाम्रो यहाँ दुर्पिन छ त्यसपछि दुर्पिनमा चाहिँ अब आर्मीहरूको क्याम्प छ आर्मीहरूले प्रोटेक्ट गर्ने होइन उनीहरूले प्रोटेक्ट गर्छ दुर्पिनमा अब जो अब टेरोरिस्ट आउँछ तिनीहरूलाई चाहिँ प्रोटेक्ट गर्दिने त्यहाँदेखि डेलो छ घुम्ने ठाउँ डेलो चाहिँ साह्रै राम्रो छ तपाईँहरू पनि घुम्नु मन लाग्छ भने तपाईँहरू पनि घुम्नु आउनुहोस् त्यहाँदेखि रेली खोला छ रेली खोलामा चाहिँ अब मज्जाको भ्यू पोइन्ट छ त्यसपछि त्यसपछि त्यो पनि छ तपाईँको तपाईँको मङ्गलधाम मङ्गलधाममा चाहिँ अबो पूजा गर्छ होइन राम्रो मन्दिर छ तपाईँहरूले एकपल्ट ठुलो छ एकपल्ट मङ्गलधाम एकपल्ट घुम्नु आउनुहोस् मज्जाको छ त्यो जग्गा होइन मङ्गलधाम अब कृष्णजीको हो मज्जाको छ त्यो मङ्गलधाम एकपल्ट घुम्नु चाहिँ आउनोस्